हेलो प्रनिस कहाँ छोै तिमी सिलगढीमै छौ ए सुन न मेरो साथीहरू नि सलगढी जङ्कसनमा तिनीहरू गा गाडी नपाएर पर्खिरहेको छ कि उनीहरू यता दार्जिलिङ मेरोमा आउनु चाहन्छ हो अन्तखेरि तिमीले उनीहरूलाई काइन्डली पिक अप गरिदिनु सक्छौ अच्छा भाडा कति होला चारजना छ उनीहरू चारजना छ छ हजार त बेसी भएन र उनीहरूलाई पिक अप गरेर यहाँनिर मेरो घरमा ड्रप गर्नु त हो चारमा मिलाउ न चारमा चार हजार दिँदा हुन्छ त ल म नि मेरो साथीको नम्बर र नम्बर र नाम नि वाट्स्याप गर्दैछु कि अन्त खेरि तिमीले पङ्खाबारीबाट नल्याएर चाहिँ नि रोहिनी रोडबाट ल्याउ ल्याइदेउ कि उनीहरूले खाना पनि खाएको छैन र रोहिनी रोडमा नि माथिल्लोपट्टिको त्यो रेस्टुरेन्ट छ नि ठुलो रेस्टुरेन्ट त्यो रेस्टुरेन्टमा रोकेर त्यो गोर्खे खानाहरू पनि त्यहाँ पाउँछ उनीहरूलाई खानाहरू पनि खाने जग्गा पनि देखाइदेउ न अन्त तिमी पनि खानु नि ल ल धन्यवाद ल धन्यवाद भाइ म पठाउँदैछु तिमीलाई नम्बर ल वाट्स्याप गर्दैछु हुन्छ हुन्छ पैसा उनीहरूले नै दिन्छ है ल ल तिमीले चाहिँ ल्याएर अन्त यहाँ मेरो घर अगाडि ड्रप गरिदेउ कि घर अगाडि ड्रप गरिदेउ अनि मलाई फोन गर न ल